म मेरो घरदेखि टाढा बसेर पढछु म सिलगडीमा पढछु त्यसर्थ मेरो लागि न त मेरो परिवारहरू साथमा हुनु अथवा म परिवारको छेउमा हुनु नै मेरो लागि सबैभन्दा ठुलो मनोरञ्जनको कुरा हुन्छ त्यसमा हामीले के गर्नु पर्छ अथवा हामी के खेल्नु पर्छ के गाउनु पर्छ भन्ने छैन मलाई त मेरो परिवारहरू को समीपमा बस्नु मनपर्छ त्यसैले पनी होला अब टाढा बसेर त्यसको महत्व थाहा हुन्छ परिवारको महत्व थाहा हुन्छ साथी भाइको महत्व थाहा हुन्छ हामी कति टाढा भइसकेछौँ आफनो करियर बनाउन लागि आफ्नो आफुले पैसा कमाउन लागि कति टाढा भइसकेछौँ परिवारदेखिको परिवार साथीभाइसँगको सम्बन्धहरू सबै टाढिएर गइसकेछ भन्ने हामीलाई अनुभव हुन्छ र मेरो निम्ति मेरा निम्ति के हुन्छ के हो मेरो लागि सबभन्दा ठुलो कुरा भन्दा चाहि मेरो परिवार र साथी भाइहरूसँगमा सानिध्य पाउनु अथवा समीपमा आउनु नै मेरो लागि सबभन्दा ठुलो मनोरञ्जनको कुरा हो